भारतका मानिसहरू जाने मुख्य धार्मिक स्थलहरू केदारनाथ बद्रीनाथ काशी कामाख्या आदि हुन् यी मध्ये यी मध्ये बद्रीनाथ केदारनाथमा हरएक प्रत्येक वर्ष श्रद्धालुहरू बोलबमका लागि जाने गर्दछन्